हाम्रो क्षेत्रमा वर्षभरि विभिन्न मौसममा लगाउने बालीहरू त धेरै छन् तर मलाई यति बेला याद आएको बालीहरू चाहिँ तपाईँको पानीको मौसममा धान र कोदो लगाउने गर्दछन् र जाडोको यस्तै नोभेम्बर डिसेम्बर महिनातिर मकै र फापर लगाउने गर्दछन्